विवेकानन्द बाह्र जनवरीमा जन्मिनुभएको थियो है त्यसरी नै सुभाषचन्द्र बोस तेइस जनवरी अक्टोबर सेकेन्ड दुई अक्टोबर गान्धीजी जन्मिनुभको थियो मेरो चौध अक्टोबर ए चौध अगस्ट अनि जवाहरलाल नेहरू चौध नोभेम्बर